मलाई मेरो बाल्यकालको खासै त्यति राम्रो अनुभव र स्मृति त छैन मैले कसैको कतिको के बिगारेँ होला कतिको चक्चक् गरेँ होला तर मलाई लाग्छ कि म आज आज यहाँ जतिसु बोल्दैछु नि त्यस त्यो विकास गर्नमा चाहिँ मेरो आमा र बाबाको ठुलो हात छ र के विशेष कुरा त म भन्दिनँ अब यत्रो ठुलो भयो हामी होइन र मलाई एउटा मेरो बाल्यकालको प्राइमेरी स्कुलको एउटा सानो इन्सिडेन्ट याद छ घटना इन्सी इन्सिडेन्ट त भन्दिनँ मेरै प्रोग्रेस र मलाई चाहिँ त्यो एकदम स्मृति छ एकदम त्यो याद छ अहिलेसम्म कि मैले क्लास फोरमा हुँदा सेकेन्ड डिभिजन आएको थिएँ म त्यतिबेला अब प्राइमेरीदेखिको बेबीदेखिको यत्रो थ्री फोर पढ्दा मात्रै मैले फर्स्ट टाइम सेकेन्ड आएर सेकेन्ड आएको थिएँ र मलाई त्यो अनुभव चाहिँ अहिलेसम्म मलाई मन प मलाई याद छ क्याउ म कस्तो खुसी भएको थिएँ होला त्यो त्यो दिन तर अहिले यत्रो ठुलो यत्रो माध्यामिक पास गरिसकेपछि चाहिँ मलाई लाग्छ कि मैले त्यत्ति सानो प्रो त्यत्ति बेसी त प्रोग्रेस गरेको थिइनँ होला किनभने त्यो त क्लास फोरमा सेकेन्ड आएको भन्नु त अहिले त हाँसेको जस्तो हुन्छ तर तर पनि मलाई त्यो मेरो बाल्यकालको एकदमै मिठो स्मृति र अरू त्योभन्दा मेरो साथीहरूको अहिले प्राइमेरी पढेको अहिले पनि सँगै म हामीसँगै स्कुल आउँछ र उनीहरूसँग खेलेको कुदेको त्यस्तो साह्रै स्मृति आउँछ अन्त त्यो चाहिँ त्यसले चाहिँ मलाई एकदमै अब एउटा गर्व पनि फिल गराउँछ कि म त्यो स्कुल पढेर अहिले यहाँसम्म पुगेँ र मलाई यहाँसम्म ल्याउनुको चाहिँ त्यो सर मिसहरूको चाहिँ एकदम भूमिका छ म अहिले पनि उनीहरूलाई पुरा रेस्पेक्ट गर्छु ल त्यो कुराले चाहिँ मलाई विशेष मलाई विशेष म आफूले आफूलाई विशेष ठान्छु क्याउ कि म त्यो स्कुल पढेर मैले त्यस्तो एक्सपिरियन्स गरेँ भनेर चाहिँ